हेलो सुन्नुहुँदैछ ए गुड इभ्निङ तपाईँ सुशान्त लेप्चाको पेरेन्ट्स बोल्नुभएको के भन्छ तपाईँको नानीलाई बिमार भयो कि हजुर म उहाँको क्लास टिचर बोलेको कि हजुर ऊ राम्रै थियो कि अन्त ऊ एकदम के भन्छ अब एकदम लेथार्जिक टाइपको भइरहेको छ उसको एनर्जी नै छैन हो लाइक फेन्ट फेन्ट भएको थियो भर्खर चाहिँ हो तर हामी अहिले चाहिँ होसमै छ अनि अनि के भन्छ तपाईँ नानी लिन आउन सक्नुहुन्छ अहिले हजुर हजुर हजुर त्यो त गर्दैछु कि तपाईँले डक्टरहरू केही देखाउनुभएको छ नानीलाई हजुर हजुर म पहिला नि हेर्दै थिएँ नि त ऊ अलिकति विक विक विहेव पनि गर्दै थियो हो अन्त चाहिँ म तपाईँलाई सोध्न चाहिँ आँटेको थिएँ तर आज चाहिँ ऊ के भन्छ अचानक फेन्ट भयो नि त कि अनि अनि चाहिँ भर्खरै चाहिँ होसमा चाहिँ छ तर अन्त तपाईँले चाहिँ लिनुआउनु भनेर चाहिँ कल गरेको नि

हजुर हजुर हजुर डक्टरलाई देखाएर खुवाउनुहोस् हजुर हजुर हजुर हजुर हजुर त्यति बेला केही विहेव गरेन त्यस्तो केही भनेन ए ठिकै थियो

ए त्यस्तो त केही पनि भएको छैन त्यो एकदम फ्रेन्डली इन्भाइरोमेन्टमा बस्छ नि त कि त्यस्तो छैन तपाईँको नानी राम्रै थियो अब अचानक फेन्ट भयो नि त अन्त हामी पनि अब अत्तालिएर चाहिँ अहिले होसमा छ अन्त तपाईँलाई कल गरिहालेको नि होइन होइन त्यो झगडा झगडा त त्यस्तो त परेको छैन जस्तो लाग्यो किनकि ऊ त मजाले बसिरहेको थियो किनकि मेरो क्लास चाहिँ थिएन अर्कै टिचरले क्लास गराउनुहुँदै थियो कि उनीहरूको साइन्स कि के क्लास हुँदैथ्यो अन्त चाहिँ मेरो चाहिँ अफ् पिरियड थियो अन्त चाहिँ उहाँले चाहिँ भन्यो अब म चाहिँ त्यति बेला थिइनँ अन्त उहाँले चाहिँ भन्यो सुशान्त यस्तो यस्तो भयो अन्त छिटो आउनु भनेर चाहिँ अब हामीले हेरेर पानीहरू चाहिँ दियो होइन अन्त पङ्खाहरू गरिदिँदै थियो अन्त चाहिँ तपाईँलाई के भन्छ कल गरिदिएर चाहिँ अहिले भनेको अर्को टिचर चाहिँ हुनुहुन्थ्यो कति टाइम लाग्छ होला हुन्छ हुन्छ हुन्छ